हजुर खेलकुदले चाहिँ एकदमै मान्छेलाई स्वस्थ राख्छ अनि मेन चाहिँ अब फुटबलहरू गोलीहरू खेल्नुथाल्यो भने त झन् अझै हाम्रो जिउलाई एकदम फिट राख्छ अनि मेन्टली पनि एकदमै स्ट्रङ बनाउँछ अनि हामी बिमारहरू हुनदेखि पनि हामी जोगिन सक्छौँ अनि फुटबलले चाहिँ एकदमै हाम्रो त्यो पसिना निकाल्छ अनि त्यो पसिनाहरूले चाहिँ एकदमै हामीलाई बिमारहरू हुनदेखि पनि बचाउँछ अन्त एकदम फिटहरू हुन्छ जिउहरू पनि फिट रहन्छ अनि खानाहरू पनि मजाले पच्छ अनि मलाई चाहिँ त्यो गेम्सहरूमा चाहिँ फुटबल एकदम राम्रो लाग्छ फुटबलले चाहिँ फुटबलमा चाहिँ एकदम फुटबल खेल्दाखेरि चाहिँ हाम्रो बडीहरू एकदमै स्ट्रक्चर बडीको स्ट्रक्चर एकदमै राम्रो हुन्छ रनिङहरू पनि हुन्छ पसिनाहरू पनि पुरा निक्लिन्छ त्यही पसिनाहरू निक्लिँदाखेरि चाहिँ हाम्रो बिमारहरू पनि सबै त्यसबाट नै जान्छ एकदम ठिक लाग्छ गोली खेल्नु चाहिँ